म खासैमा कुनै पनि वाद्य तन्त्र यस्तो प्रफेस्नल हिसाबले त बजाउँदिनँ तर अब मैले कम मात्रामा भए पनि भाइलिन बजाउनु चाहिँ सिकेको छु अनि मलाई यसमा धेरै इन्ट्रेस्ट पनि लाग्छ भाइलिन बजाउनु अनि म यसलाई अझ फर्दर लगेर यसलाई बजाउनु यसलाई सिक्नु चाहन्छु तर कतिपय समस्याहरूले समयहरू पार पर्याप्त मात्रामा समयहरू नपाएको कारणले पनि मैले यस वाद्य तन्त्रलाई यस वाद्य तन्त्रको अभ्यासलाई निरन्तर रूपले लान सकेको छुइनँ तर म कुनै पनि भविष्यमा मैले समय पाएछु भने म यस यस म्युजिकल इन्ट्रुमेन्टलाई अझ एक्सप्लोर गर्नेछु अनि त्योबाट धेरै राम्रो राम्रो कुराहरू लाई लिएर अघाडि बढ्नेछु